मेरो परिवारमा चाहिँ हामी सातजना छौँ मेरो आमा सासू ससुरा हुनुहुन्छ मेरो हस्बेन्ड अनि मेरो तिनजना नानीहरू अनि मेरो सासू ससुरा चाहिँ अब एकदमै बुढाबुढी भएको कारणले गर्दा केही पनि गर्नु सक्नुहुन्न मेरो हस्बेन्ड चाहिँ ड्युटी जानुहुन्छ र मेरो अब बिहानदेखिको बेलुकासम्मको अब ड्युटी चाहिँ अब के छ भने म चाहिँ बिहान पाँच बजी उठ्छु अनि उठेर मुख सुख धोएर चियाहरू चियाहरू बनाएर अब सबैलाई बाबा आमादेखि लिएर हस्बेन्डहरूलाई दिएर नानीहरूलाई उठाएर अन्त नानीहरूलाई पनि चिया बिस्कुटहरू दिएर चाहिँ एकछिन पढ्नु राख्छु अनि उनीहरूलाई पढाउँदै चाहिँ म घरको अब बिहानको काम गर्छु जस्तै अब म बिहान उठेर बिहानको खाजा बनाउँछु अब सबैको लागि खाजा अनि हस्बेन्ड स्कुल जानुहुन्छ र हस्बेन्डको लागि पनि लन्चहरू बनाएर पठाउँछु अनि मेरो ठुलो छोरा चाहिँ क्लास टेन पढ्छ र उसको लागि पनि म लन्चहरू बनाएर पठाउनुपर्छ अनि त्यो पठाइसकेपछि नानीहरूलाई अब रेडी गरेर स्कुल पठाउने काम हुन्छ अनि नानीलाई स्कुल पठाइसकेपछि आएर घरको दिउँसोको खानाको कामहरू हुन्छ खानासाना बनाउनु अनि खाना बनाइसकेपछि अब लुगाफाटाहरू धुनु हुन्छ अलिअलि लुगाहरू धुयो अनि लुगाहरू धुएर त्यहाँबाट बाह्र बजी फेरि लन्च पुऱ्याउनु जानुपर्छ लन्च पुऱ्याएर नानीहरूलाई लन्च खुवाउनुपर्छ लन्चहरू खुवाएर त्यहाँदेखि घर आउनुपर्छ फेरि घर आएर घरको एक दुईवटा कामहरू हुन्छ जस्तो लन्चको भाँडासाँडा भाँडाकुँडाहरू माझेर त्यहाँबाट फेरि नानी ल्याउनु जाने टाइम हुन्छ त्यहाँदेखि नानी ल्याउने टाइम भइसकेपछि नानी ल्याएर फेरि म घर आउँछु घर आएपछि फेरि नानीहरूलाई खाजा के भन्छ बिस्कुटहरू त्यस्तोहरू खुवाएर त्यहाँबाट फेरि नानीहरूलाई पढाउनु राख्छु नानीहरूलाई पढाउनु राखेपछि मेरो नानीलाई पढाउँदा पढाउँदै छ सात बज्छ अनि छ सात बजीसकेपछि फेरि म बेलुकाको तयारीमा लाग्छु बेलुकाको खानापिनाहरू बनाउनु अनि बेलुकाको खाना मेरो झन्डै सात साढे सातदेखि चाहिँ खानाहरू बनाउनु स्टार्ट गर्छु खानाहरू बनाइ सकिसकेपछि चाहिँ म सबैलाई खानाहरू दिन्छु बाबा आमा नानीहरूलाई नानीहरूलाई खानासाना दिएर आफू पनि खाना साना खाइसकेपछि मेरो बेलुकाको अब भाँडा बर्तन माझमुझ पारेर सबै काम सकेपछि चाहिँ मेरो कामहरू बेलुकाको कामहरू सक्छ